मेरो त्यस्तो दौड दौडको त्यो टाइम त्यस्तो साह्रो छैन म बेलुका जान्छु कोही बेला बिहान पनि जान्छु तर म ज्यादा जस्तो बिहान जान्छु अनि यसमा मेरो टाइम कति खर्च हुन्छ भन्दाखेरि चाहिँ लगभग म पाँच बजे जान्छु घर झण्डै छ साढे छतिर आइपुग्छु अन्त म्याक्सिमम् म एभरेजमा सात आठ किलो मिटर दौड लगाउँछु अन्त यो कसरी मलाई यो प्रेरित भयो भन्दाखेरि चाहिँ प्रेरित त होइन पहिलादेखि मलाई स्पोर्ट्सपट्टि अलिक रुचि छ त्यसले गर्दाखेरि चाहिँ आफू पनि स्वयम् फिट बस्नु मन लाग्छ अहिले समय समयमा धेरै रोगहरू आउँदैछ त्यो रोगदेखि त्यो रोगले भेट्छ भनेर आफैँ नै पहिला फिट बस्नु पर्छ बडी नै रोगी छ भने त्यो रोगले झन् चपेटमा लिन्छ भनेर त्यो हेतुले चाहिँ म आफूलाई स्वयम् फिट राख्नुको लागि दौडिन्छु